मेरो भाइ पछि छैन तर मेरो दाजु छ तर मेरो दाजुसँग त्यत्ति सम्बन्ध नराम्रो छैन भन्ने चाहिँ होइन तर अब दाजुभाइमा साथीजस्तो बोल्ने गफ गर्ने ख्यालठट्टा गर्ने कुरा चाहिँ हुँदैन काम परेको बेलामा दाजु यस्तो यस्तो ल भन्छ तर अब बाझ्नेहरू काम चाहिँ हुँदैन काम पर्दा मात्रै बात हुन्छ तर बोल्दै नबोल्ने पनि होइन काम अनुसारको मात्रै बात हुन्छ दाजुभाइको त्यस्तो सम्बन्ध छ अरूको दाजुभाइले धेरै साथीभाइ जस्तो एउटै लुगा लगाउने एउटै जुत्ता लगाउने त्यस्तो पनि हुन्छ देखेको छु तर मेरो चाहिँ त्यस्तो छैन मिल्छ तर ठिकको किनभने अनि हामी दाजुभाइमा उमेरले पनि फरक छौँ झन्डै छ सात वर्षको फरक छ त्यसले पनि विचारमा फरक पारेको हुनपर्छ त्यसैले विचार नमिल्दा उमेर नमिल्दा पनि त्यस्ता कुराहरू हुनसक्छ खुन एउटै भए पनि विचार चाहिँ नमिल्नसक्छ